अहिले मलाई वर्तमान पुस्ताभन्दा पुरानो पुस्ताका मानिसहरू बढी धार्मिक थिए जस्तो लाग्छ पहिलाका मानिसहरू धेरै धर्म मान्ने गर्थे भगवान् बुद्ध भगवान् राम कृष्ण यीशु ख्रिष्ट अल्ला मान्ने गर्थे अहिलेका मानिसहरू प्रायः भगवान् नपुज्ने गरेको देखिन्छ प्रायः सबै मानिसहरू डिजिटल दुनियाँमा मक्ख छन् अहिले भगवान्प्रति आस्था नराख्ने धेरै पाइन्छ